अब भन्नु पर्दा त के छ भने जुन चाहिँ हाम्रो शिक्षा व्यवस्था छ शिक्षा व्यवस्थादेखि नै काम गर्नु पर्ने हुन्छ हाम्रो शिक्षा व्यवस्था चाहिँं कस्तो छ भने जुन चाहिँ पढेको कुरा प्रायः जस्तो रियल लाइफमा प्र्याक्टिकल्ली कामै आउँदैन त्यो कुरो जसरी हामी क्लास टेनमा पाइथोगरस थ्योरम पढ्छौँ त्यो थ्योरम जिन्दगीको कुन चाहिँ भागमा काम लाग्छ त्यो कुरोहरूलाई लिएर प्र्याक्टिकल नलेज हुनु पर्छ लाइक भोकेसनलहरू भयो होइन विभिन्न एक्टिभिटिजहरूलाई दिएर जस्तै कृषि विभागको कतिवटा ट्रेनिङ्सहरू होइन जस्तो मस्रुम कल्टिभेसन भयो फिसेरिजहरू भयो यी विभिन्न ट्रेनिङ्सहरू दिनु पर्छ इस्टुडेन्टलाई यो ग्रास लेभलमा त्यो भयो भने चाहिँ युवावर्गलाई पनि त्यो एउटा पञ्चायत लेभलबाट हुन्छ कि होइन विभिन्न पशु पालनहरूको आइडियाहरू दिनु पऱ्यो फार्मिङहरूको आइडियाहरू दिनु पऱ्यो जसमा कि रुक गभर्मेन्टले रोजगार दिनै पर्दैन उनीहरू आफै स्वेच्छा निर्भर हुन्छ आफै निर्भर हुन्छ त्यस्तो नलेजहरू चाहिँ एकदम अब ग्राउन्ड लेभलमा गभर्मेन्टले प्रोभाइड गर्नु सक्नु पऱ्यो त्यस्तो स्किमहरू ल्याउनु पऱ्यो जसमा कि पढ्दा पढ्दै युवाहरूलाई क्लास टेन टुवेल्भको युवाहरूलाई विभिन्न प्रकारको भोकेसनलहरू भयो विभिन्न प्रकारको ट्रेनिङ्सहरू प्रोभाइड गरिदिनु पऱ्यो गभर्मेन्टले त्यो प्रोभाइड गरिदियो भने चाहिँ के हुन्छ भने जति पनि अहिले अनइम्प्लोइड भएर बसिरहेको युवाहरूको हातमा एक एकवटा तालिम हुन्छ स्किल हुन्छ त्यो स्किलले उनीहरूले आफ्नो जीवन यापन राम्ररी नै गर्नु सक्छ